हाम्रो दार्जिलिङमा चाहिँ छ अब गभर्नमेन्ट हस्पिटल पनि छ प्राइभेट हस्पिटल पनि छ अब त्यहाँ अक्सिजनहरूको बेडहरूको त सुविस्ताहरू त सबै छ औषधिहरू पनि पाइन्छ हो डाक्टरहरू पनि अब एजुकेटेड राम्रो पाउँछ तर अब कही कोही अब ल ठुलो ठुलो बिमारीहरू चाहिँ अब त्यसको इलाज गर्न चाहिँ दार्जिलिङमा चाहिँ त्यसको अब इन्स्ट्रुमेन्टहरू पनि छैन अन्त अब व्यवस्थाहरू राम्रो छैन अब क्यान्सरहरू भएर अब केही ठुलो अब ठुलो अपरेसनहरू चाहिँ अब दार्जिलिङमा चाहिँ हुँदैन अन्त हामीलाई चाहिँ अब हाम्रो नजिकैको सहर चाहिँ सिलगढी हो सिलगढी मै अब रेफर गरिदिन्छ अनि अब सिलगढीमा आउँदा अब बाटो अलिकति लामै छ तिन घन्टाको बाटोले भएको कारणले गर्दा चाहिँ अब कति बेला चाहिँ अब पेसेन्टहेरू चै अब बाटोमै उनीहरूले अब दम त्यागदिन्छ या अब केही अब नराम्रो हुन्छ या अब यहाँ ल्याइपुगेर पनि राम्रो उनीहरूले इलाजहरू पाउन सक्दैन छिटो इलाजहरू पाउनु सक्दैन अब यदि यहाँ सिलगुडीमा लिएर अब हामीले इलाजहरू गर्यो भने पनि अब गभर्नमेन्ट हस्पिटलमा त अब प्रायः नै प्याकै हुन्छ अन्त हामीले अब नर्सिङ होममै लानुपर्छ अन्त नर्सिङ होममा अब कति पुरा महँगो छ एक्सपेन्सिभ छ इक्युपमेन्ट्सहरू एक्सपेन्सिभ छ अन्त अब त्यहाँ अब एडमिटहरू हुँदाखेरि एक्सपेन्सिभ छ अन्त कति मान्छेले अब त्यो अफोर्ड गर्न सक्दैन अब कतिले पो गर्छ कतिले अफोर्ड गर्न सक्दैन अन्त यही कुराले गर्दा चाहिँ अब दार्जिलिङ चाहिँ अब मेडिकली हेल्दी हेल्थ अब मेडिकली पोइन्ट अफ भ्युमा हेर्यो भने चाहिँ अब त्यस्तो राम्रो पनि हामी डेभलप भएको छैन अब दार्जिलिङमै इलाजहरू गर्ने अब ठुलो ठुलो बिमारीहरूको इलाज चाहिँ अब अहिले चाहिँ दार्जिलिङमा चाहिँ त्यस्तो चाहिँ मैले भएको चाहिँ देखेको छुइनँ अहिलेसम्म अब सानो तिनो बिमारीहरू त जाती हुन्छ तर अब अलिकति ठुलो अब अलिक मेजर इस्युजहरू हुन्छ मेजर ओपरेसनहरू चाहिँ दार्जिलिङमा चाहिँ गर्दैन